चाडपर्व विवाह भन्नु पर्दाखेरि चाहिँ मैले छोराको बिहे चाहिँ अब धुमधामले नै गरेको थिएँ म त तामाङ भएकोले गर्दा लामा गुरुहरूलाई बोलाएर पूजा पाठ गरेर डम्फेहरू हुन्छ हाम्रो तामाङको त डम्फेहरू ल्याएर डम्फे गीतहरू गाएर पुरा भव्यसँग मैले गरेको थिएँ होइन टिकाटालो अन्त हाम्रो त कसैको छोरी ल्याएपछि चारदामहरू भन्ने पनि मर्नु पर्छ जसमा कि त्यो छोरीलाई कन्या दान भन्छ हिन्दूको होइन त्यस्तै हाम्रो चाहिँ चारदाम भनेर भन्छ त्यो चारदामहरू गरेर पुरा मेरो जातको तामाङको बाह्र थरको तामाङहरू राखेर मैले मेरो बुहारीको चारदामहरू मारेर मैले बुहारीलाई स्विकार गरेँ पुरा डम्फुहरू बजाएर पुरा निमत्यारीहरू बोलाएर मैले पुरा खाना पिनाहरू ऊ गरेर चाहिँ मैले अब बिहे गरेँ होइन त्यसरी नै अब हाम्रो तामाङको के अरे यो दस्तुरहरू होइन के भन्छ संस्कृति संस्कृतिलाई चाहिँ अब हामीले जागेडा गर्नु पर्छ बचाएर राख्नु पर्छ हाम्रो बाजा गाजा हाम्रो डम्फुहरू अब यस्तो चाड पर्व बिहेहरू आदिमा हामीले झल्काउनै पर्छ त्यो त्यही भन्न चहान्छु